फोटोग्राफी चाहिँ मैले औपचारिक रूपमा चाहिँ तालिम चाहिँ लिएको छुइनँ है म यतिकै भुइँफुटुवा हो आफै सिक्दै सिक्दै सिक्दै आएको है कसैलाई हेरेको भन्दाखेरि पनि अब मलाई त्यतिकै मनपर्थ्यो फोटोग्राफी गर्नु है पहिल्यैदेखिको क्यामेरा फोनको क्यामेरा कसै अरूले भने पनि आफू चाहिँ खिच्नु मन नपर्ने हो अन्त म खिचिदिन्छु भन्ने त्यस्तो थिएँ म हो अब मेरो प्रेरणा त के भन्नु अब प्रेरणा त त्यस्तो छैन अब मलाई मैले कसैलाई हेरेर सिकेको होइन अब म ल्यान्डस्केप मनपर्छ तर मलाई डिएन आर्बुस भन्ने मान्छे चाहिँ एकदमै मनपर्छ जो चाहिँ अमेरिकन फोटोग्राफर हो है तर मर्नुभयो पुरानो अब नाइन्टिन फिफ्टिजको मान्छे हो अब उ उ चाहिँ पहिलादेखि देखेर है उसलाई देखेर अब यसो गुगलतिर सर्च गर्दै उसलाई हेर्थेँ अनि त्यतिकै त्यतिकै त्यतिकै मलाई फोटोग्राफी हेर्नु फोटोग्राफी मनपरेको हो अनि म ल्यान्ड्स्केप फोटोग्राफीहरू भयो है फ्लावरहरूको पुरा खिच्नु मनपर्छ अहिले पनि अब यसो गो गयो फोन लियो फोनले क्यामेरा निकाल्यो फोटो सोटो खिच्यो हो त्यसो गर्दै गर्दै मलाई फोटोग्राफी चाहिँ मनपरेको हो मेरो प्रे प्रेरणा त त्यस्तो छैन डिएन आर्बुस भन्ने चाहिँ एकजना हो पुरानो हो हो अन्त उही हो त्यति हो त्यस्तो त छैन मेरो अब फोटोग्राफी औपचारिक रूपमा मैले तालिम गरेको छुइनँ मैले लिएको छुइनँ अब लिने अब यसो मन इच्छा त गरेको छु अब इच्छा हुँदाहुँदै पनि कतिवटा परिस्थितिहरूले गर्दा पाएको छुइनँ अब निकाल्छु अब टाइम निक्ल्यो भने एकपल्ट गएर चाहिँ मलाई पनि तालिम लिन मन छ फोटोग्राफी गर्न फोटोग्राफी सिक्न मलाई मन चाहिँ छ अब अझै तालिम लिने कोसिस गर्छु